हेलो लिवङ रिस्टुरेन्ट ए हजुर मो मिनु सापकोटा बोलेको हजुर मैले तपाईँको यो रेस्टुरन्टबाट खाना अर्डर गरेको थिएँ चाउमिन अर्डर गरेको थिएँ है चिकन चाउमिन अर्डर गरेको थिएँ तर तपाईँले त यहाँनिर के भन्छ पर्क चाउमिनको चाहिँ तपाईँले प्राइस तपाईँले मैले अलरेडी अनलाइन पेमेन्ट गरिसकेको थिएँ है चिकन चाउमिनको लागि तर तपाईँले त यहाँनिर पर्क चाउमिनको पो प्राइस लगाइदिनुभएछ त अब मलाई त्यो खानाको अब अहिले मलाई त के त्यो खाना म लिनु सक्दिनँ किनभने चाहिँ मलाई त्यो पर्क चाउमिन चाहिँ मलाई मन पर्दैन है मैले चिकन चाउमिन गरेको थिएँ त्यसै कारणले चाहिँ अब तपाईँले मैले अलरेडी अनलाइन पेमेन्ट गरिसकेको छु र के यो पैसा चाहिँ मेरो फिर्ता गरिदिनुहुन्छ तपाईँले

हजुर तपाईँको वेबसाइटमै गएर मैले यो खाना अर्डर गरेको थिएँ तर अहिले तपाईँहरूको अर्डरमा चाहिँ अर्कै देखायो र मलाई मेरो पेमेन्टबाट काट्टिएको पैसा चाहिँ पर्क चाउमिनको भनेर काट्टिरहेको छ यो चाहिँ तपाईँहरूले कस्तो पाराले काट्नुभएको होला हजुर हजुर हजुर हजुर मलाई त अब त्यो पर्क चाउमिन त चाहिएन नि हजुर अब म लिनु पनि सक्दिनँ त्यो है तपाईँहरूले अब देखाउनुमा चाहिँ तपाईँहरूले अर्कै वेबसाइटमा अर्कै देखाउनु भइरहेको रहेछ तर तपाईँहरूले काट त्यो मलाई डेलिभर चाहिँ पर्क चाउमिन गरिदिनुभयो नि त अब म त्यो पर्क चाउमिन त खानु सक्दिनँ किनभने मैले त चिकन चउमिनको पैसा पे गरिसकेको छु नि त तपाईँहरूलाई अब मैले मलाई चाहिँ के त्यो अनलाइन पैसा चाहिँ तपाईँहरूले मलाई रिटर्न गरिदिनुहुन्छ रिफन्डेबल हो यो

हजुर मलाई फर्काइदिनुहोस् न त्यो पैसा त्यसो भए हजुर अब म त्यो खाना त म मेरो अब इच्छै पनि भएन अब यति ढिलो पनि भयो तपाईँहरूले ढिलो डेलिबर गरिदिनुभयो र त्यसै कारणको लागि मलाई अब अलिक टाढो पनि जानु छ र मलाई त्यो अर्डर चाहिँ मेरो रद्द होस् रद्द गरिदिनुहोस् र मलाई रिफन्ड गरिदिनुहोस् न त्यो पैसा चाहिँ ल हजुर हजुर मेरो नाम चाहिँ मिनु सापकोटा भनेर मैले अनलाइन पेमेन्ट पनि गरिसकेको छु हजुर हजुर ए हजुर यहाँदेखि त तपाईँको त्यहाँनिर कति किलोमिटर जस्तो छ भन्नु अढाई अढाई किलोमिटर जस्तो छ तपाईँको रेस्टुरेन्टदेखिको यहाँ मेरो घरसम्म हजुर अब हजुर अहिले त आउनु सक्दिनँ नि म तपाईँको रेस्टुरेन्टतिर किनभने अब अब अहिले समय अब मेरो अलिकिति यो काम पनि परेको कारणले गर्दाखरि त्यहाँ रेस्टुरेन्टतिर म आउनु पनि भ्याउँदिन त्यसै कारणले हजुर अढाई किलोमिटर जस्तो छ यहाँबट मेरो घरबाट तपाईँको रेस्टुरेन्ट पुग्नुको लागि चाहिँ हजुर हजुर होइन नि मलाई मलाई रिफन्ड गरिदिनुहोस् न म आउनु सक्दिनँ नि अहिले तपाईँको रेस्टुरेन्टतिर मलाई अब त्यो चाहिएन पनि अब यति राति पनि भइसक्यो है हजुर हजुर हुन्छ हुन्छ थ्याङ्कयू हुन्छ रिफन्ड चाहिँ गरिदिनुहुन्छ भन्ने आशा पनि राख्दछु हुन्छ धन्यवाद थ्याङ्कयू